अब आफ्नो भविष्यको आफ्नो फ्युचरको विषयमा कुरा गर्नुपर्दा कुरा गर्नुको लागि चाहिँ अब धेरै गाह्रै पर्छ अब म त अब आफ्नो भविष्य त यही चाहन्छु कि अब राम्रोसँगले पढेर चाहिँ आफ्नो फ्यामिलीलाई हेरौँ होइन आफ्नो घरपरिवारलाई हेरौँ अनि एउटा राम्रो काम भन्दाखेरि पनि अब अब सानोतिनो काम भन्दा अब एउटा पढेर चाहिँ अब पढेको पढे पढिसकेपछि चाहिँ एउटा राम्रै काम गरौँ भनेर सोच्छु मलाई टिचिङ पनि पुरै मनपर्छ नानीहरूलाई पढाउनु अनि सानोतिनो भए पनि सानो स्कुलमा भए पनि अब ठुलै नभए पनि अब सानै स्कुलमा स्कुलमा भए पनि पढाउँ न भन्ने हुन्छ नि अब कसैले अब सोधखोज गरे भने पनि अँ म राम्रो स्कुलमा पढाउँदैछु भन्ने हुन्छ नि एउटा आफूलाई सन्तोष हुन्छ क्या म केही काम गर्दैछु राम्रै काम गर्दैछु भनेर अब एउटा पढिसकेपछि अब त्यो पनि एउटा उपलब्धि नै हो भविष्यको लागि अब कसैको अब इष्टामित्रहरूले सोद्धाखेरि के गर्दैछ है तिमीहरूको नानी भन्दाखेरि अँ टिचिङ गर्दैछ भन्ने हुन्छ नि एउटा टिचरको भूमिका निभाउँदैछ भन्ने एउटा आफूलाई शिक्षक अब गुरु भएपछि त अब सबैले पनि एउटा राम्रोसँगले हेर्छ क्या हामीलाई अब अरू कामहरू दोकानसोकानहरू त्यो त धेरै नै हो त्यो त भइहाल्छ त्यस्तोमा भन्नु भन्दाखेरि चाहिँ अब एउटा पढिसकेपछि एउटा सानोतिनो भए पनि एउटा राम्रो काम गरौँ क्या कसैले अब सोद्धाखेरि पनि नभनोस् क्या इ यसको नानी त यस्तो पो गर्दोरहेछ त यस्तो काम गर्दोरहेछ कस्तो पढेर पनि यस्तो काम गरेको भन्ने चाहिँ नहोस् भन्ने के आफूलाई पनि लागोस् राम्रो काम गर्दैछु भनेर